हामीले योग सुरु गर्नु चाहिँ हामीले सानै उमेरदेखि नै गर्नु पर्दछ है किनभने चाहिँ हामीले आफ्नो शरीरलाई चाहिँ कुनै रोगदेखि बचाउनु हो भने चाहिँ हामीले सानैदेखि नै एउटा फिट फिट्नेस भन्ने चाहिँ हामीले राख्नु पर्दछ हाम्रो शरीरलाई चर्बी लाग्नु दिनु भएन है चर्बी लाग्यो भने हाम्रो बिमारीको जड चैँ हाम्रो विशेष चाहिँ त्यही चर्बी नै हो है र त्यसै कारणले चाहिँ हामीले सानै उमेरदेखि नै हामीले यो योगा सुरु गऱ्यौँ भने चाहिँ यसले धेरै नै हामलाई फायदाहरू दिँदछ है हामीलाई थाक्नु दिन्न कुनै चोट पटकहरू क्यो हरे हिँड्दाखेरि पनि हामी लड्ने गर्छौँ नि त्यो हाम्रो हड्डीहरूलाई पनि मजबुत गराउँछ योगाहरूले गर्दाखेरि नै होइन हाम्रो शरीरमा भएको त्यो रोग कष्टहरू पनि हाम्रो जान्छ विशेष हामीलाई यङ है हाम्रो छालाहरू एकदमै असल तन्किएर पनि जान्छ मसलहरू पनि हाम्रो एकदमै जकड मजबुत हुन्छ होइन र त्यसै कारणले चाहिँ योगा चाहिँ हामीले सानो उमेरदेखि नै हामीले गर्नु पर्ने पर्ने रहेछ भन्ने मलाई लाग्दछ होइन यसले चाहिँ हाम्रो शरीरमा भएको हरेक बिमारीहरलाई पनि हाम्रो हटाउँछ योगाको कारणले गर्दा नै